हाम्रो चाहिँ यहाँ धान कोदो खेती केही कुरो हुँदैन यसरी बगान मात्र छ बगानमा होल पहिला सुरु गर्दा यो बिजन लगाउँदाखेरि होल खन्छ पहिला होल खनेर रति डेढ डेढ फिट जस्तो होल खनेर त्यहाँको होलमा यो लगाउँछ दबाई लगाउँछ युरिया भन्ने दबाई लगाउँछ त्यो लगाए पछि गाछ मसिनो बिजन हुन्छ त्यसलाई पिन्टीमा त्यो यो के अरे खोलेर प्लास्टिक खोलेर त्यसलाई चाहिँ माटो लगाएर दबाई मलहरू मिलाएर मजाले पैतालाले कुर्कुचाले थिचेर त्यसरी बिजन लगाउँछ त्यसरी बिजन लगाए पछि त्यहाँको त्यसले पत्रीको उयो दिन्छ टुसा दिन्छ पानी मल पानीहरू हिउँदमा पानी लगाउँछ बर्खामा गोड अब सफा गर्छ गोडेर सफा बनाएर त्यसको मल्चिङहरू गरेर गाछहरू बढ्छ गाछ बढे पछि टिपिङ भन्छ टिपिङ भनेको चाहिँ अब त्यो मुना पत्ती टिपेर गाछहरू मिलाएर गर्छौँ त्यो अलिक ठुलो भए पछि त्यसलाई कलम काट्छौँ कलम काटेर हिउँदो महिनामा चाहिँ हामी कलम काट्छौँ त्यसलाई कटिङ गरेर बर्खामा चाहिँ मजाले पत्ती आउँछ टुसा पलाउँछ पत्ती आए पछि गाछ मिलाएर हामी राम्रोसँगले पत्ती टिपेर त्यसरी स्याहार सुसारहरू गर्छौँ हामी बगानमा चाहिँ